ग्रामीण क्षेत्रका कृषकहरूले खेतीपाती गर्न धेरै समस्याहरूको सामना गर्नु परिरहेको छ खेतीपाती गर्नको निम्ति माटोको प्रशोधन कसरी गर्नुपर्ने माटोको अमिलोपन कसरी हटाउन सकिन्छ साथै माटोमा कृषि चुना कसरी पयोग गर्नुपर्ने बिषयमा कृषि अधिकारीबाट जानकारी लिन धेरै आवश्यक देखिन्छ वीज रोप्न अघि अथवा छर्न अघि वीजलाई कसरी प्रशोधन गर्नुपर्ने कुन वीजलाई कुन औषधीले प्रशोधन गर्नुपर्ने बिषयमा जानकारी पाउनु पनि अति आवश्यक छ किनभने प्रशोधन नगरिएको वीज त्यति राम्रोसँगले उम्रन सक्दैन साथै रोगले पनि धेरै सताउने गरिएको पाइएको छ खेतीपाती साग सब्जी रोपेपछि कुन खेतीमा कुन औषधी लगाउनुपर्छ साथै कुन खेतीमा कुन मल प्रयोग गरे फसल राम्रो हुने गर्छ यो जानकारी पाउनु अति आवयश्क छ उत्पादन भएको साग सब्जी अन्न बालीलाई उचित ब्यवस्थापन कसरी गर्नुपर्ने बिषयमा जानकारी हुन पनि आवश्यक छ किनभने उचित व्यवस्थापन भएन भने साग सब्जी खेतीबाली नष्ट भएर जाने गरेको पाइन्छ उत्पादन भएको साग सब्जी अन्न बाली बिक्री गर्नको निम्ति सरकारबाट उचित पहल भए खेतीपाती गर्ने कृषकहरूलाई धेरै आर्थिक आय आर्जन हुन सजिलो हुने थियो बजार ब्यवस्थापनको लागि ग्रामीण क्षेत्रका कृषकहरूले धेरै समस्या भोग्नु परिरहेको छ सरकार अथवा कृषि बिभागबाट उचित समयमा साग सब्जी खेतीपातीको बिरुवाहरू प्राप्त भए कृषकहरूलाई धेरै सहयोग हुने थियो साग सब्जी खेतीबालीमा लाग्ने रोगको निवारण कसरी गर्ने बिषयमा कृषि बिभागबाट तालिम प्राप्त भए ग्रामीण कृषकहरूलाई धेरै सहयोग पुग्ने थियो